मेरोमा केही विषय छ मेरोमा थुप्रो विषय छ मेरोमा हाम्रो गाउँमा धान बस् धान बारीहरू छ मेरो हाम्रो घरको यस्तो रोडहरू छ रोडहरूको विषयमा केही लेख्नु चाहन्छु म छ त्यहाँदेखि यस्तै विषयहरू केही छ तर तर म त्यति लेख्नु सक्दिनँ मेरोमा आदत छैन मेरोमा बानी छैन बोलिबस्ने लेखिबस्ने मेरोमा केही आदत छैन तर म लेख्छु म भविष्यमा केही भएर केही ऊ गरेर म भोलि पर्सि केही गरिहाल्यो भने केही भई हाल्यो भने म यो लेख्नु चाहन्छु सबै